मेरो गाउँमा कुनै पनि व्यक्तिले आफ्नो ओजन बढाउनको लागि आफूलाई शारीरिक रूपमा स्वास्थ्य राख्नको निम्ति धेरै मात्रामा प प्रोटिन भिटामिन्स हरू लिने गर्छ अनि त्यो प्रोटिन भिटामिन्सहरू चाहिँ कसरी लिन्छ भन्दाखेरि चाहिँ हाम्रो गाउँघरमा सबै कुरो के हुन्छ अर्ग्यानिक हुन्छ सागपात हरियो हरियोपरियो अनि माछामासुहरू दुधदहीबाट प्रोटिन भिटामिन कार्बोहाइड्रेटहरू जस्तो कुराहरूलाई सेवन गरेर उहाँहरूले चाहिँ आफ्नो ओजनलाई बढाउने गर्छ अनि त्यसको साथसाथै शारीरिक कसरतहरू गरेर पनि उहाँहरूले आफ्नो ओजनलाई बढाउने कामहरू गर्छ सही समयमा खाने पिउने अनि सम सही समयमा सुत्ने यस्तो कुराहरूले पनि ओजन बढ्नुमा मद्दत गरेको हामी म हामीले कत्ति हाम्रो गाउँहरूमा देखिरहेका छौँ यसरी नै गाउँका कतिपय व्यक्तिहरूले आफ्नो ओजनहरूलाई बढाइरहेका छन्